ओइ सुन्न त्यो छुरी किनेको थिएँ नि मैले आम्मामामा त्यो किनेको चाहिँ मैले एक्दमै राम्रो गरेछु तँलाई के भन्नु अब त्यो छुरी त मेरो हातमा बसेको छ नि हौ हातमा बसेको छ यती दामी रहेछ कि अब त्यो उध्याँउदा पनि यति दामी धार लाग्ने यति राम्रो यति टलक्क परेको फेरि सजिलो क्या जे काट्दा पनि भुत्ते नहुने अलिकति धार लायो ढुङ्गामा धार लायो टल्लक्क फेरि धार आइहाल्ने हो चडक्क चडक्क उयो गर्ने मैले कत्ति काटिसके त्यसको कति चलाइसके कति चलाइसके तर भुत्ते हुँदैन तर त्यो चाहिँ भन्दै थियो किन्ने दोकानेले त लानुहोस् दाजु लानुहोस् दामी छ यो छुरी भनेर मैले नल्याएको भए चाहिँ मलाई धोका हुने थिएछ त्यो छुरी चाहिँ मलाई चाहिँ छुरी चाहिँ त्यस्तै मन पर्छ क्या मलाई एक्दमै मलाई लाग्ने चाहिन्छ तर त्यो छुरी जत्तिको लाग्ने चाहिँ मैले अहिलेसम्म चलाएको थिइनँ क्या दामी लाग्यो मलाई त्यो छुरी चाहिँ अन्त तँ पनि त्यस्तै छुरि हेर क्या मलाई त्यो छुरी चाहिँ साह्रै मन परेको छ एक्दम राम्रो अब त्यो छुरी चाहिँ म कसैलाई दिन्न जसले के काट्छ कसले के काट्छ हो त्यति दामी छुरी त्यसलाई चाहिँ म चडक्कै धुइधाई पारेर सफा चडक्क अलग्गै राख्छु हो त्यो छुरी चाहिँ एक्दमै दामी एक्दमै टल्किने